विश्वमा युक्रेन अनि रसियाको युद्धको कारणले गर्दा तेलमा धेरै बढोत्तरी भएको कारणले गर्दा विश्वबजारमा नै चाहे खुद्रा होस् चाहे ठुलो बजार होस् त्यसमा ठुलो क्रेताहरूलाई ठुलो मर्का परेका छन् विश्वमा नै अहिले मन्दी छाएको छ खुद्रा थोकहरूमा खुद्रा बजारमा सामानहरू ससाना सामानहरूको पनि मूल्यहरूले आकाश छोएको छ उदाहरणको रूपमा टमाटर दुई सौ रुपियाँ केजीमा किन्नु पर्दैछ हामीले हालैमा स्थिति यस्तो भयावह छ युक्रेन र रसियाको युद्ध रोक्ने कुनै छाँट छैन र यो युद्धको कारणले गर्दा विश्वमा नै यो हरेक कुरोको मूल्यमा परिवर्तन आएको छ अनलाइन सपिङमा त हामी राम्रा कुराहरू पनि छ नराम्रा कुराहरू पनि छ सकारात्मक कुराहरू पनि छन् नकारात्मक कुराहरू पनि छन् यसमा राम्रा कुराहरू पनि छन् फाइदाका कुराहरू पनि छन् नराम्रा कुराहरू पनि छन् बेफाइदाका कुराहरू पनि छन् हामी घरमा बसेर नै सबै कुरो गर्ने भएका छौँ हामी आलस्य भएका छौँ हामी अल्छे भएका छौँ अनलाइनका कारणले गर्दा किनभने पलङमा बसेर नै हामी अनलाइनमा मोबाइलको मार्फत् अनलाइनमा हामी कुनै पनि सामान माग्छौँ हामी हिँडेर तल बा बाटो छेउको दोकानमा गएर एउटा सानो सामान पनि किन्न आजकल अल्छी गर्छौँ यो अल्छेपनले गर्दाखेरि हाम्रो शारीरिक कुरोहरूमा परिवर्तनहरू आइरहेका छन् विश्वको पर्यावरणहरूमा युद्धको कारणहरूले धेरै परिवर्तनहरू आइरहेका छन् अनलाइन सपिङले त आज सबैलाई बिगारिसकेको जस्तो लाग्छ मलाई किन नानीहरूले मोबाइलहरू यस्ता चलाउँछन् ताकि अनलाइनमा उहाँ नानीहरूले के के मगाए कुन सामान मगाए सस्ता मगाए कि महँगा मगाए त्यो पनि आमाबाबुलाई थाहा हुँदैन हामीलाई थाहा हुनसक्दैन यसैले गर्दा अनलाइनको सामान आउँदाखेरि यदि मूल्यमा हामीले सामान नानीहरू मगाएको सामानको पैसा तिर्नुपर्छ कोही बेला आफ्नो गोजीमा पैसा हुँदैन कसैको छरछिमेकीबाट सापट मागेर अनलाइन पेमेन्ट गर्नुपर्ने स्थितिहरू छ यस्ता नराम्रा कुराहरू हुन्छन् तर कतिपय कुरा फाइदाको कुरा यसले हाम्रो राम्रो सकारात्मक कुरो भनेको यसले हाम्रो समय बचत गरिरहेका छौँ हामी सयौँ हिँडेर गाडीमा चढेर आज आफ्नो बसेको ठाउँदेखि हामी टाढटाढो सहरहरूमा ठुल्ठुलो सिटिसहरूमा गएर हामीले सामानहरू किन्नुपर्छ तर अनलाइनको कारणले गर्दाखेरि आज घरमा बसेर हामीले यी सामानहरू मगाउँदाखेरि हाम्रो जाने आउने समयको बचत हुन्छ अर्को कुरो हाम्रो जाने आउने जुन गाडी भाडाको खर्च छ बस्नेको खर्चहरू छ त्यो पनि हाम्रो जोगिन्छ यसैले गर्दाखेरि अनलाइन सामानमा फाइदा पनि छन् तर कतिपय कुराहरूमा यसले नराम्रा कुराहरू मैले भनेँ नानीहरूले के के मगाएको छन् कोही बेला अब आफूले चाहेको मगाएको सामान आउँदैन नचाहेको मगा मगाएको सामानमा चाहिँ कतिपय अनलाइनमा त पैसा फिर्ता पनि हुँदैन त्यसै त्यो पैसा खेरो जान्छ त्यसैले गर्दाखेरि हामीले अनलाइनमा सामान मगाउँदा धेरै सावधानी पनि हामीले अप्नाउनुपर्ने देखिन्छ हामीले अब तपाईँहरूले अब सब्जी कुराहरू यहाँ हामी तरकारीको कुराहरू गर्छौँ हामी तपाईँ आलुको कुरा गर्यौँ टमाटरको अघि कुरा गर्यौँ प्याजको कुरा गर्यौँ हामी अब दालको कुरा गरौँ तेल खानेतेल मट्टीतेलको कुरा गरौँ मट्टीतेल त आजकल बजारमा म पेट्रोलभन्दा महँगो भयो किन्नपर्ने परिस्थिति छ यसैले गर्दाखेरि यी सबै कुरामा चाहिँ यो विश्वमा जुन एउटा धनाढ्य देशहरू छ जसले आफूलाई सर्वशक्ति शक्तिमान मान्छन् उनीहरूको इसारामा हामी अन्य ससाना देशहरू भरपर्ने हुन्छ उनीहरूले कोही बेला तेलको भण्डार बन्द गरिदिन्छ तेलको सप्लाई बन्द गरिदिन्छ कसैले चामल बन्द गरिदिन्छ कसैले दाल बन्द गरिदिन्छ कसैले चिनी बन्द गरिदिन्छ कसैले के के बन्द गरिदिन्छ यो निर्यात गर्न पाउँदैन ससाना देशहरूले किनभने उनीहरूले बन्द गरेर राखेपछि मान्छेमा मागको वृद्धि हुन्छ त्यो मागको वृद्धि भएको कारणले गर्दाखेरि उनीहरूले मनपरी आफ्नो दाम बढाएर विश्वबजारमा बिक्री गर्ने र आम जनतालाई यी कुराहरूबाट ठगिने कुराहरू हामी देख्दैछौँ आज यु युक्रेन र के अरे रसियाको युद्धमा नाटो नाटो देश एकापट्टि छ एकापट्टि छ सातवटा देशहरू रसियालाई अदृश्य रूपमा या दृश्य प परोक्ष रूपमा या प्रत्यक्ष रूपमा सघाइरहेको छ यो दुईवटा महाशक्तिहरूको कारणले गर्दाखेरि आज तेस्रो विश्वयुद्ध पो हुन्छ कि भन्ने त्राहीको कारणले गर्दाखेरि आज खाद्यान्नको अभाव हुन्छ भनेर कतिपय देशहरूले चामलको आयात निर्यातमा प्रतिबन्ध लगाएका छन् अन्य धेरैवटा सामानहरूमा प्रतिबन्ध लगाएका छन् ताकि भोलि दिनमा खाद्य सङ्कट नहोस् अन्य कुरोको सङ्कट नहो नहोस् भनेर आफ्नो देशको जनता र देशलाई बचाउनको निम्ति कतिपय देशहरूले आफ्नो देशको हितको निम्ति कठोरभन्दा कठोर कदमहरू उठाउनुपर्ने परिस्थितिहरू युद्धहरूले जन्माइरहेका छन् र यी स सर्वशक्तिमान देशहरूले विश्वले भोगिरहेका कुराहरू तेस्रो विश्वयुद्ध भएपछिको बादको परिदृश्यहरू पनि अवलोकन गर्नुपर्ने हामी बुझ्नपर्छ भन्ने चाहन्छु किनभने यसले त कसैको विकास त हुँदैन विनाश नै हुन्छ तर विनाश सँगसँगै विश्वको तहसनहस हुन्छ अनि आम मान्छे जो गरिब देश छ जहाँ आज कमाएर आज खाने खटिखाने जनता जनार्दन छन् उनीहरूले के खाउँ आफूले कमाएको दैनिक रोजी रोज रोज रोजीको कारणले गर्दाखेरि उनीहरूले टमाटर पनि किनेर खान नसक्ने अवस्थामा पुगेको छ खानेकुरोहरू बज बजारबाट किनेर ल्याएर आफ्नो नानीहरूलाई पौष्टिक खाद्यान्नहरू दिन पनि नसक्ने अवस्थामा छ र विश्व नै यी कुपोषणको सिकार हुँदैछ यी यो यो युद्धको कारणले गर्दाखेरि र यो कुरोहरूलाई मध्य नजर राखेर हामीले कस्तो रूपहरू कस्तो परियोजनाहरू अप्नाउनुपर्ने यो युद्धलाई टारेर विश्वमा सामान्य स्थिति ल्याएर जुन तेलको सप्लाईहरू छ त्यो सामान्य स्थितिमा सप्लाई भएपछि तेलको एउटा दाममा गिरावट आएपछि पछि हरेक सामानको मूल्यमा कमी आउँछ र सर्वसाधारणलाई यसले हित पुर्याउँछ भन्ने चाहिँ हामी ठान्छौँ